स्वनिर्भर दलमा चाहिँ दुई हजार सत्रदेखि हामी आयौँ जुन समयमा चाहिँ हाम्रो गाउँमा चाहिँ कोही पनि स्वनिर्भर दलमा थिएन र हाम्रो ग्रुप चाहिँ पहिलो ग्रुप हो अनि यसमा चाहिँ किन आयौँ भन्दाखेरि चाहिँ आफ्नो आफ्नो अलिकति खासै चै अ आर्थिक अवस्थालाई द दरिलो बनाउनु र आफूले आफूमा डिपेन्ड हुनुको लागि चाहिँ स्वनिर्भर दलमा हामी आयौँ